हेलो नमस्ते के गर्नु हुँदैछ ए कुन चाहिँ ए म बसिरहे छु यहाँनिर अँ अन्त त्यही त अस्ति त्यो एउटा इन्भिटेसन आएको थियो नि बिहाको पाउनु भयो अँ जानुहुने हो कहिले जानुहुन्छ हजुर होइन हौ कहिले जानुहुन्छ अघिल्लो दिन नै जानुहुन्छ कि भोलिपल्ट जानुहुन्छ कि बिहाको दिन जानुहुन्छ कि ए किन अघिल्लो दिन जाँदा चाहिँ के हुन्छ कस्तो खालको काम छ हौ आम्मामा कहिले पनि भ्याउँछु भन्दैन त हौ

ए ए हजुर होइन अगाडि जाने काम थियो कि यसो गफ गर्दैजानु पनि हुनेथियो दुईजना गफ गर्दै गर्दै गाडी लिएर नै जानुहुन्छ होला नि तपाईँहरू तपाईँहरू चाहीँ को को जानुहुने

दाजु चाहिँ जानु हुँदैन

गाई बाख्राहरू पुरा छ होला

हजुर अँ हजुर हजुर होइन नि हजुर हेलो ए हराउनु भयो र नि तपाईँ

हजुर हुन्छ त्यसै गर्नुपर्छ होला हो अब गिफ्टहरू किन्नु भएको अनि ए होइन गिफ्टै लगेको चाहिँ राम्रो होला नि त के किनिदिने विचार छ

म पनि त्यही सोच्दै थिएँ अब तपाईँलाई सोधेर किन्नुपर्छ होला भनेर

हुन्छ राख्छु ल हुन्छ